हेलो म निता थापा बोलिरहेकी छु त्यो सामान मेरै सामान हो तपाईँ बाटो अल्मलिनु भएछ मेरो ठेगाना चाहिँ नर्थ बेङ्गाल युनिभर्सिटी ल मोडको छेउमा सरोजिनी र पूर्णेश्वरी होस्टेलको दोस्रो तलामा डेलिभरी गरिदिनुहोस् ल